मेरो जीवनयापनको लागिलाई चाहिँ एउटा सानो स्वास्थ विभागमा सानो म काममा कार्यरत छु है र यो पेसा पेसा पाउनुमा चाहिँ मेरो आमा बाबा मेरो धर्मपत्नीको ठुलो सहयोग छ र एउटा पेसाले नै अब हाम्रो सुखी परिवार चल्ने गर्छ र यसको निम्ति हामीले धेरै मेहनत गऱ्यौँ कुदिकुदाई गऱ्यौँ अन्तमा यो सानो भए पनि स्वास्थ्य विभागमा म कार्यरत छु